हेलो हो त म याङ्कित बोलेको कसलाई खोज्नु भएको मै हो मै हो तपाईँको नाम चाहिँ ए दावा हो ए हजुर हजुर भन्नुहोस् न चिनेँ चिनेँ चिनेँ पातला ए ला त्यही त होइन यस्तो कि बहिनी बर्खामा घाँस पनि कलिलो हुन्छ हो फेरि त्यही भएर पनि होला दानाहरू त राम्रै दिँदैछु सिक्सिकाउँदो हुन्छ नि त फेरि के अन्त गाईले दुध पनि मान्दैन त्यही पातला पातला भाको खै के हो हो राम्रै दुँदा त राम्रै दुन्छ खाँदा चाहिँ त्यस्तो भयो होला हौ बहिनी हजुर ए होइन होइन दुध त ठिकै छ कि त्यो अब त्यही त हो अब बस्तीमा गाईलाई घाँस अहिले त अब बर्खाले गर्दाखेरि कलिलो घाँस भेटियो हो त्यही भएर पातला आएको होला हौ बहिनी सधैँ त अब हामी त त्यस्तो पानीहरू त लाउँदैनौँ किनभने पैसा पनि अब राम्रै लिन्छौँ हो त्यही भएको होला हौ बहिनी है ए

ए हजुर हजुर

हजुर बेसी राख्नु भयो होला बेसी राख्नु हुँदैन आज जमायो भोलि खाइहाल्नु पर्छ नि ए हजुर हजुर ए हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ म दुहुनेलाई पनि भन्छु अब अलिकति अब म त हुन त फिट्न त फिट्दिनँ कि मेरो घरको बाउले फिट्छ अब अलिअलि बिचरा कुँडे त पखाल्छ नि अनि त्यो कुँडे पखालेरै त्यही भएको होला हौ त्यस्तो लाग्यो हौ बहिनी ल अब राम्रै पाउनुहुन्छ नि ल तपाईँले हुन्छ हुन्छ